म सधैँ बिहान दौडन्छु म चाहिँ सानैदेखि दौडनुमा माहिर भएकोले गर्दा म्याराथनहरू कुदिरहेकोले गर्दा आजभन्दा दुई तिन साल अगाडिसम्म पनि म्याराथन कुदेकोले गर्दा दौडनु चाहिँ मेरो एउटा अब एउटा चाहना इच्छा नै रहेको छ मलाई खुब मनपर्छ दौडनु अनि म बिहान बिहान दौडन्छु तर पहिला चाहिँ म आफ्नो घरदेखि लिएर धेरै सिंहमारी साइड भयो बजार साइड भयो कोही बेला चौरस्ता साइड यसरी दौडन्थेँ अहिले चाहिँ अब उमेर अलिकति भएकोले गर्दा बिहान चिसोमा जानु अलिकति गाह्रो परेकोले गर्दा अहिले चाहिँ मैले के गरेको छु भने युट्युब च्यानलमा रनिङ एक्ससाइज देखाउँदो रहेछ दौडने एक्ससाइजहरू देखाउँछ र त्यो दौडने एक्ससाइजलाई नै मैले खोलेर म झन्डै आधा घन्टा जस्तो चाहिँ म त्यो युट्युब च्यानल हेरेर नै घरमा नै दौडन्छु अनि त्यसले गर्दा समय म आधा घन्टा त्यस्तो नै मेरो हुन्छ झन्डै आधा घन्टा चाहिँ म युट्युब च्यानल हेरेर दौडन्छु घरमा नै पहिला चाहिँ म बिहान दौडनु जान्थेँ किनभने म राम् म्याराथन कुद्थेँ त्यसले गर्दा अहिले चाहिँ अब उमेर भएकोले गर्दा म दौडिदिनँ र घरमा नै म के गर्छु म एक्ससाइज गर्छु दौडिने काम गर्छु घरमा नै र दौडनु चाहिँ मलाई अब हेल्थ कन्सियस पनि हो आफ्नो स्वास्थ्यको निम्ति र आफ्नो स्वास्थ्यको निम्ति हामीले सधैँ एक्साइस गर्नुपर्छ र त्यही हेल्थ स्वास्थ्यको निम्ति नै म के गर्छु आफूलाई स्वस्थ राख्नुको निम्ति म के गर्छु सधैँ बिहान बेलुकी बेलुकी त म दौडिदिनँ बिहान चाहिँ म एकदमै दौडन्छु अनि जुन दिन म धेरै टाढो हिँडेर जानुपर्छ त्यो दिन बिहान चाहिँ म दौडिदिनँ किनभने हिँडेर गएकोले नै मलाई के भन्छ एक्साइस भइहाल्छ र त्यसले गर्दा र हेल्थको लागि नै स्वस्थ्यको निम्ति नै म के गर्छु दौडन्छु